म चाहिँ यहाँनिर एउटा यात्री बसको वर्णन गर्दैछु म र मेरो साथी चाहिँ सिलगढी गएको म चाहिँ भनौँ भने पहिलो अब चोटि गएको मलाई म त्यस्तो गएको थिइनँ सिलगढी अन्त हामीले चाहिँ अब टिस्टा पुलमा बस पर्खिराखेकै थियौँ त्यहाँनिर चाहिँ एउटा सिलगढी बस आयो सिक्किमदेखिको सिलिगुडी जाने एसएनटी बस आयो त्यसमा मान्छेहरू तर धेरै थियो अब घाचाक् धेरै थियो र पनि अब हामीलाई छिटो पुग्नुको कारणले गर्दाखेरि चाहिँ हामीले त्यसलाई रोक्यौँ हामी त्यसमा अब चढ्यौँ भित्र धेरै गरम थियो मान्छेहरू थुप्रै थियो हामीले चढेर गयो त्यसमा अब कोही मान्छे बङ्गाली मात्रै बोल्ने कोही हिन्दी मात्रै बोल्ने कोही इङ्ग्लिस मात्रै बोल्ने इङ्ग्लिस म्यानहरू पनि थियो हामी जाँदै थियो म त पहिलोचोटि गएको मलाई अब खिड्की सिट साह्रै मनपर्छ म त खिड्की सिटमा बसेर गए त्यस पछि उता जाँदा अब मैले उयेसहरू खोला हेर्दै गएँ टिस्टा पुल अब पुलबाट गएको खोलै खोला छ अब खोला हेर्दै गएँ हेर्दै जाँदाखेरि अब पर अब अलिक टाढो पुगेर मैले एनएचपिसी ड्याम पनि देखेँ त्यसपछि अब यतातिर त हुन्छ बाँदरहरू तर अब सिलगढी साइडमा झन् बेसी बाँदरहरू पनि अब हुन्छ भनेको त सुनेको थिएँ अब मैले बाटोमा बाँदरहरू पनि भेटेँ हामी दुईजना अब भनौँ भने त्यहाँनिर नेपाली बोल्नेहरू बेसी कोही पनि थिएन हामी दुईजना अन्त एक दुईजना दादा दिदीहरू थियो हामी गफ गर्दै गयो सबैजना सिलगढी गएको कोही सिक्किमबाट आएको भन्यो कोही बिचमा अब बिचबाट चढेको भन्यो हामीसँगै थियो रम्फू उयो टिस्टाबाट पुलबाट चढ्ने दुईजना दादाहरू त हामी बात मार्दै गयो आम् मैले अब धेरैवटा नयाँ कुराहरू देखेँ जो चाहिँ अब यता हाम्रो अब बस्ती छेकमा अब टिस्टातिर छैन उता अब धेरैवटा कुराहरू हुँदो रहेछ माने अब त्यस्तो कुराहरू देखेको थिइनँ अब सिलगढीको बस मैले देखेँ अब धेरैवटा कुराहरू सिलगढीपट्टि जाँदा अब धेरै